के थियो होला काम गुड मर्निङ हजुर म घुमको एसबिआई ब्रान्चबाट बोलेको म ब्रान्च अफिसर तपाईँको नाम

हजुर भन्नुहोस् न

ए हजुर ब्याङ्कको खाता सेभिङमा खोल्ने कि होइन सेभिङमा खोल्ने कि फिक्स खोल्ने ए सेभिङमा खोल्ने ए भाइ कति क्लास पढ्छ होला है ए हुन्छ एउटा आधार कार्ड प्यान कार्ड पासफोटोहरू लिएर आउनुहोस् हो

तर आज त ब्याङ्क बन्द छ हो भोलि आउनुहोस् भोलि म खोल्दिन्छु भोलि त थुप्रै कस्टमरहरू आउँछ भनेको छ तपाईँ कहाँ बस्नुहुन्छ पहिला भन्नुहोस् त ए रङ्बुल बस्नुहुँदैछ त्यसो भए तपाईँ अलिक छिट्टै आइपुग्नू साढे आठहरूतिर आइपुग्नुहोस् हो तपाईँलाई पहिला म त्यहाँ ऊ यस गरेर तपाईँको पहिला खोलिदिन्छु ब्याङ्क त नौ बजेतिर खोल्छ तपाईँ त्यहाँबाट साढे आठ बजे हिँड्यो भने नौ बजे ठिकै पुगिहाल्नु हुन्छ नि तपाईँ रङ्बुल चाहिँ कहाँ बस्नुहुन्छ होला है

ए हुन्छ आधार कार्ड आधार कार्ड छ आधार कार्ड पनि लिएर आउनुपर्छ है भोट कार्ड हजुर तपाईँ अठार त पुग्नुभएको छ होला ए त्यसो भए हुन्छ भोट कार्ड नल्याउनुहोस् दुइटा पासफोटो ल्याउनुपर्छ है ब्ल्याक एन्ड व्हाइटमा ल्याउनुहोस् ल अन्त अरू के थियो हौ पेन छ भने पेन पनि ल्याउनुहोस् पेन पनि ल्याउनुहोस् हो पेन हजुर हुन्छ म अलिक बिजी छु कि म भोलि भेट्छु नि तपाईँलाई है हुन्छ भाइ राखेँ